औषधीहरू धेरै किफायतीहरू छन् अन्त अहिले त अब मेरोमा केही त्यस्तो उयो छैन होइन आमदामी छैन अन्त म खर्च गर्न सकेको छैन पछि गएर अब खर् मेरो आमदामी धेरै भएपछि जब म खर्च गर्छु औषधीहरूमा होइन अन्त यहाँनिर त धेरै नै सरकारी संस्थाहरू केन्द्रबाट औषधीहरू पाइन्छन् यहाँ त धेरै हाम्रो क्षेत्रमा त धेरै सरकारी अस्पतालहरू छन् त्यहाँबाट हामीले धेरै सुविस्ता पाउँछौँ दबाईहरू यहाँ मालबजार भयो जस्तै उर्लाबारीमा पनि हस्पिटल छ त्यहाँबाट हामीले धेरै धेरै सुविधा पाएको छौँ सरकारले दिनुभएको छ दबाईहरू सरकार सरकारीबाट धेरै दबाईहरू पाइन्छ जस्तै ज्वरोको जे पनि अब धेरै कुरामा स सजिलो हुन्छ सरकारी यो अस्पताल खोलिदिएर हामीलाई धेरै कुरामा सजिलो भएको छ जतिखेर पनि गयो एड्मिट गरिदिन्छ होइन